कालिम्पोङ जिल्लामा है धेरै प्रकारका अब संस्कृत संस्कृतिहरू अब मानिसहरूले अप्नाउने गर्दछ धर्महरू पनि धेरै छन् है अन्त यहाँनिर मान्छेहरू धेरै किसिमका धर्म अप्नाएको कारणले गर्दाखेरि मान्छेहरूको आफ् आफ्नो वेशभूषा भाषा खानापिन भयो जति पनि छ आफ् आफ्नो छ उनीहरूको आफ् आफ्नो ट्रेडिसनमा है आफ् आफ्नो टाइममा उनीहरूले आफ् आफ्नो काम गर्दछ है आफ् आफ्नो फङ्सनहरू राख्दछ त्यहाँनिर छुटाछुट भन्नु केही छैन है यदि लेप्चाको छ भने अरू धर्मको मान्छेहरू पनि जाँदा भयो सिक्दा भयो उनीहरूले अरू धर्मका मान्छेहरूलाई पनि इम्पोर्टेन्स दिन्छ है उनीहरू गयो भने यस्तो गर्छ उस्तो गर्छ हामीलाई यो प्रोसेस हो यो भनेको त्यो हो उनीहरूले सम्झाउने कोसिस गर्छ सेम वे अरूको धर्ममा पनि उनीहरू गयो भने त्यही प्रकारले उनीहरूलाई पनि सम्झाउने गर्दछ है अब यहाँनिर मान्छेहरू विदेशीहरू कोही बेला आउँछ अब बाहिरको मान्छेहरू आउँछ उनीहरूले सोध्छ उनीहरूलाई पनि हामी त्यही सम्झाउने गर्दछ यदि यो खानापिना भयो अब नेपाली उयेसमा मेन गरी गुन्द्रुक है नेपाली खानामा गुन्द्रुक इम्पोर्टेन्ट मानिन्छ सब्जीको केटेगोरीमा है हामी त्यसलाई अब एउटा इम्पोर्टेन्स दिन्छौँ नेपालीको सब्जी भन्छ है करी अन्त हामी त्यो बुझाउँछौँ नेपालीको यो खाना हो है अन्त खानपिन भयो वेशभूषामा पनि धेरै नै अलग त अलग छ तर यसले चाहिँ हाम्रो मान्छेहरूलाई चाहिँ युनिटी देखाउँछ एकतामा बस्ने है एकतामा बसेको छ केही डिफरेन्स छैन हामी एकअर्कामा भनेर बुझाउने गर्दछ